हेलो को बोल्नु भएको भन्नुहोस् ए हजुर एकदमै यो सब्जी दोकानै हो लानु सक्नुहुन्छ ए ए हजुर आउनुहोस् हेर्नुहोस् लानुहोस् एकदम ताजा ताजा सब्जीहरू छ तपाईँले छानेर लानु सक्नुहुन्छ ए हजुर आलु अहिले पचास रुपियाँ केजी लानुहोस् न आएर मिलाइदिन्छु सबै छ आलु करेला भेन्डी टमाटर टमाटर चाहिँ अहिले एकदमै महँगो भइराखेको छ है हजुर हजुर लानुहोस् मिलाइदिन्छु गाजर छ करेला पनि छ भेन्डी छ सबै कुरो छ सब्जी जति ए हजुर आउनुहोस् न हजुर प्रोग्राम चाहिँ कहिले छ ए अँ ए हजुर हजुर एकदमै छ प्रोग्रामको लागि छ सब्जीहरू सबै कुरो चाहिने कुरो जति आउनुहोस् हेर्नुहोस् लानुहोस् एकदम महँगो छ अहिले टमटर त एक सौ बिस एक सौ तिस छ हजुर आउनुहोस् न एकदमै एकदमै

ए हजुर हजुर आउनुहोस् न लानुहोस् हेर्नुहोस् आफै हुन्छ छानेर लानुहोस् एकदम एकदमै एकदमै आउनु सक्नुहुन्छ तपाईँ हुन्छ